अब अहिलेको यो ट्वेन्टी फर्स्ट सेन्चुरीमा होइन अहिले त्यस्तो पनि अब केटाको खेल र केटीको खेल छुट्याउने कुरा त होइन किनभने अब अहिले क्रिकेटमा पनि केटीहरू पनि केटाहरू जति खेल्छ केटीहरू पनि त्यति नै खेल्ने भइसकेको छ क्रिकेट फुटबल सबैमा नै केटीहरू अगाडि आइसकेको छ र अब ठुलोमा त होइन अब सानो सानो नानीहरूमा हेर्यौँ भने चाहिँ केटाले खेल्ने र केटीले खेल्ने खेलहरूमा अब केटीहरूले त्यो भाँडाकुटी खेल्छ त्यो यस यसो भुइँमा कोरेर त्यो उफ्रिने के के खेल्छ भने सँगैमा केटा मान्छेहरू अलिकति रफ हुन्छ सानैदेखिको त्यो मुभिजहरूतिर त्यो तरवारहरू चलाएको देखेर त्यो डन्डा लट्ठीहरू ठोक्काउने खेलेर सानैदेखिको नै केटीहरूभन्दा केटाहरू चाहिँ सानैदेखिको नै त्यो फुटबल क्रिकेटहरू पनि अलिक सानैदेखिको बेसी खेल्ने हुन्छ र यति नै हो मैले अब अरूमा त त्यस्तो केटाहरूले खेल्ने र केटीहरूले खेल्ने खेलहरू छुट्टिएको त्यति साह्रो देखेको छुइनँ अनि यति नै हो केटी र केटी केटीहरूसँग खेल्छ कुनै पनि खेल खेल्दा र केटा केटाहरूसँग खेल्छ त्यही मात्र हो छुट्टिएको चाहिँ